हजुर ए भन्नुहोस् हजुर अमित बोलेको ए फ्रुट्स फ्रुट्समा त एप्पल छ पाइन एप्पल छ पपाया छ सरिफा सरिफा छ अनि आँप सकिनआँटेको छ अनि यहाँ मेङ्गो छ बनाना त अब बाह्र महिनै आँप त अब नभएको जत्तिकै छ नि लङ्गडा आँप छैन सकिएछ अरू फ्रुट्स भन्नुहोस् आई विल हेल्प यु हजुर हजुर हजुर हजुर

छ अनार पनि हजुर फिलहाल यति नै छ वाटरमेलन छ ए हजुर अच्छा यो घरको लागि हो फिलहाल त अहिले दार्जिलिङमा नम्बर वान क्वालिटी मेरै फ्रुट्सको चल्दैछ क्वालिटी क्वालिटीमा कुनै बार्गेनिङ छैन रेटहरूमा एकदम रिजनेबल रेट छ कम्पेयर अरूसँग गर्दा मेरो रेट एकदम रिजनेबल छ पुरा अन्त भाउ तपाईँ सुनिराख्नु होस् केरा बजारमा सेभेन्टी छ म सिक्स्टी फाइभ गरेर दिँदैछु हो पर दर्जन वाटरमेलन वान ट्वेन्टी रुपिज पर किलो छ बजारमा म दिँदैछु वान हान्ड्रेड टेन बुझ्नुभयो पपाया बजारमा एट्टी रुपिज पर किलो छ आई एम गिभिङ सिक्स्टी फाइभ रुपिज पर किलो यो मेरो एकदम रिजनेबल र होलसेलर रेट हो तपाईँलाई कति कति चाहिएको छ तपाईँले भनिदिनु भएको छ म कति के हुन्छ म जोडेर तपाईँलाई भन्छु नि अहिले अन्त यो होम डेलिभरी यो होम डेलिभरी पाकेकै पाकेकै अरू केही छ भने भन्नुहोस् ग्रेपस पनि छ हुन्छ एक काम गर्छु नि म तपाईँलाई सबै लिस्ट सबै सबै जोडेर नै म तपाईँलाई भन्छु नि कल गर्छु म तपाईँलाई

हुन्छ हुन्छ होम डेलिभरी गरिदिन्छु ओके ओके सर ओके हुन्छ वेलकम